खेतमा चाहिँ म चाहिँ ज्यादा समय चाहिँ बिताउनु सक्दिनँ किनभने म चाहिँ एउटा विद्यार्थी भएको हुनाले गर्दाखेरि म चाहिँ एज ए हबी र एज एन एरिया अब् इन्ट्रेस्ट खालि लिन्छु एग्रिकल्चरलाई चाहिँ र खेतमा चाहिँ म ज्यादा समय नबिताएको हुनाले गर्दा दिनमा एक दुई घण्टा एज एन हबी जब मेरोमा खाली समय हुन्छ त्यो समयलाई चाहिँ म खेतमा बिताउँछु अन्तखेरि मैले त्यहाँनेर पर्ने कुराहरू चाहिँ त्यही म फुलहरू रोप्छु प्लान्टहरू रोप्छु अन्त त्यो त गार्डेनिङमा आइहाल्यो अन्त अलि अलि बारीतिर नालाहरू काट्नु त्यही रोपिसकेको प्लान्टलाई घरकोहरूले रोपिसकेको प्लान्टलाई यसो जलमलहरू गर्नु त्यसरी चाहिँ म त्यहाँनेर समय बिताउँछु र त्यो गरेको हुनाले चाहिँ मलाई चाहिँ मेरो स्वास्थ्यमा पनि धेरै फाइदा पुर्याएको जस्तै लाग्छ जस्तै त्यहाँनिर गएर अलिकति एक्सरसाइजहरू भएको जस्तै त्यस्तोमा चाहिँ फाइदा पुर्याएको जस्तो लाग्छ मलाई